हेलो हेलो हेलो समिता दिदी हो ए होइन हौ तपाईँहरू अहिले काम एक बेला छ कि दुई बेला छ हौ ए हेर्नुहोस् न हाम्रो त दुई बेला भएर हो उयो के भन्छ साल छुट्टीहरू पनि बेसी दिएन अन्त अहिले त योपाली त छिट्टैदेखिको एक बेला ए एक बेला काम पनि कम्ती मात्रै दियो हो अस्तिदेखिको दुई बेला बनाएर कस्तो प्रबल्महरू भइराखेको छ नि हौ हाजिरा कम्ती हाजिरामा त्यो दुई सौ बिस रुपियाँ हाजिरामा अस्तिदेखिको हामीलाई त फब्रुअरी पन्ध्र तारिखदेखिकै हामीलाई त दुई बेला लगाएर हो पुरा प्रबल्म छ नि हाम्रो बगानमा त केही भनेको कुराहरू पनि दिँदैन तपाईँहरूको चाहिँ अहिलेसम्म एक बेलै छ ए हाम्रो त अस्तिदेखिकै दुई बेला लगाएर नि हौ नि अरू बगानतिर सबैतिर एक बेला छ अरे हाम्रो बगानतिर दुई बेला भइसक्यो हो पाउने कुराहरू पनि केही राम्रोसँगले दिँदैन जुत्ता चप्पलहरूको उयोहरू पनि राम्रोसँगले दिँदैन पैसाहरू पनि टाइममा दिँदैन छाता पनि दिँदैन हो सबै कुरा आफूले नै किनेर गर्नुपर्छ प्लास्टिक तिर्पलहरू पनि दिँदैन झोली पनि एउटादेखिको बेसी दिँदैन हो त्यही भएर कस्तो प्रब्लम भइरहेको छ नि हाम्रो त बगानमा तपाईँहरूतिर त ठिक ठाकै होला नि हाम्रो पनि त यहाँ कस्तो प्रबल्म भइरहेको छ पाउने फेसिलिटीहरू चाहिँ केही टाइममा दिँदैन केही राम्रोसँगले पनि दिँदैन काममा चाहिँ खालि दुई बेला एक बेला काम त्यो अँ यो हिउँदोमा एक बेला हुन्छ होइन त्यो पनि पुरा दिँदैन अस्ति फब्रुअरीदेखि कै हामीलाई त फब्रुअरी पन्ध्रदेखिकै हामीलाई त दुई बेला पारेर हो अन्त आझै तपाईँहरूको बगानमा त अलिअलि त राम्रै रहेछ अहिलेसम्म त एक बेला हिँड्नु पाउँदो रहेछ हामीलाई त झन् साह्रो छैन दुई बेला निकालेर न झोली तिर्पलहरू टाइममा दियो दाउरा पनि पो दिएन त योपालीदेखिको त कस्तो भएको छ यिनीहरू दाउराहरू पाउने पनि त्यो अलिकति दाउरा पाउने पनि दाउराहरू पनि दिएन हामीलाई त योपालीदेखिको त हो तपाईँहरूलाई चाहिँ दाउराहरू दियो तपाईँहरूलाई चाहिँ दाउराहरू दियो तपाईँहरू बगानबाट दाउराहरू पायो हाम्रोतिर त त्यो दाउराहरू पनि दिएन नि तपाईँहरूलाई त राम्रो पो रहेछ त्यति काँचो भए पनि दिएछ हाम्रोतिर त दाउराहरू पनि दिएन हो केही कुरो टुङ्गोमा दिँदैन तर काममा चाहिँ कस्तो लगाउँछ हामीलाई त पुरा टेनसन भइरहेको छ नि योपाली त बगानले पनि खै के गर्छ गर्छ हौ गेट मिटिङहरू गर्नुपर्छ हौ अब चाहिँ हुँदैन साह्रै उयो भयो हाम्रोतिर चाहिँ साह्रै बेसी उयो भयो कि एकदमै पाउने सहुलियतहरू कम्ती हुँदै गयो काम गर्ने टाइम चाहिँ बेसी खिच्दै गयो उनीहरूले हो अब चाहिँ हामी त गेट मिटिङहरू गर्नुपर्यो भनेर सबैजना मजदुरहरू सल्लाह गरिराखेको छौँ हो तपाईँहरू पनि निक्लिदिनुपर्छ है त्यति बेला चाहिँ बगाने एक हुनुपर्छ हामी चाहिँ एक एउटा बगानले मात्रै बोल्यो भने त केही हुँदैन उनीहरूले पत्याउँदैन हो सबै बगान एक भएर चाहिँ हामी निक्लिनु पर्छ है हाम्रो बगानमा पुरा थियोमिचो भइराखेको छ हो सबै हामी एक हुनुपर्छ त्यति बेला पनि उयो तपाईँहरू पनि निक्लिदिनुपर्छ तपाईँहरू साथीहरू पनि भनि राखिदिनुहोस् हो हुन्छ